ए नमस्कार दिदी तपाईँ तपाईँकोमा अहिले लाइब्रेरीमा आउने मानिसहरूले कस्तो कस्तो पुस्तकहरू पढ्नु रुचाउँछ हजुर तपाईँकोमा अहिले तपाईँको लाइब्रेरीमा अहिले पुरानो नेपाली साहित्यको इतिहासहरूको किताबहरू कुन कुन छन् होला हजुर म हौ त्यो पढ्नु पऱ्यो भनेर त्यसको त्यसलाई निकाल्नुको लागि पढ्नुको लागि कसो गरेर निकाल्नु सकिन्छ होला सजिलैसँगले हजुर कार्डको लागि के के चाहिन्छन् होला हजुर तपाईँको लाइब्रेरीमा कहिले कहिले खुल्ला हुन्छ कहिले आउँदा चाहिँ अब सज कार्ड बनाउनु सकिन्छ

मनडे टू स्याट स्याटरडे जहिले आउँदाखेरि कार्ड बनाउन सकिन्छ हजुर डेली टाइम टेबल चाहिँ कस्तो टेन टू फोर हो कि नाइन टू फोर ए हुन्छ म यही हप्ताभित्र आउने कोसिस गर्छु नि हुन्छ हस् धन्यवाद हुन्छ हुन्छ राखेँ